अब अहिलेको नानीहरू त्यही मोबाइलमा गेमहरू खेल्छन् हेर्छन् त्यहाँदेखि अब त्योभन्दा राम्रो चाहिँ पाखा गएर आफै खेलेको पाखा गएर खेलेको जस्तो चाहिँ राम्रो चाहिँ अब हुँदैन पाखा गएर आफै खेल्यो भने त राम्रो हुन्थ्यो पाखा गएर खेलिसकेपछि चाहिँ अब के हुन्छ अब गेम भनेको कुरो हार जितको हुन्छ तर जित्यो भने प्राइज पाउँछ उनीहरूले प्राइजहरू पैसाहरू पाउँछ अब हाऱ्यो भने फेरि रिस उठ्छ भरे साथी साथीमा झगडा पनि हुने गर्छ त्यहाँदेखि अब अन्त गेम भनेको कुरो चाहिँ अब हार जितको नै हो एउटाले जित्नु एउटा हार्नु हो अन्त त्यही गेम नै त्यही हो त्यसमा रिसराग पनि गर्नु हुँदैन पाखै गएर खेलेको चाहिँ अब सबै नानीहरूले पाखा गएर खेलेको चाहिँ राम्रो लाग्छ गेमहरू कुरोमा चाहिँ